हेलो अन्त भाइ कस्तो छ हौ ए त्यही सोध्नुलाई फोन गरेको नि ए के भन्नु भाइ अब अब यतातिर खै के छ त मिसिन छ त मान्छे छैन मान्छे छ त मिसिन छैन भन्छ त्यही त त्यही त अब मेरो पनि त्यस्तै छ अब यहाँ नहोला जस्तो छ बाहिरै लानुपर्ला जस्तो छ खर्चपानी कति लाग्ने हो के लाग्ने हो खै

त्यही त हौ भाइ त्यही त स्वास्थ्य त ठुलै हो नि अब तर के गर्नु अब हाम्रो यहाँको पाहाडको परिस्थिति नै त्यस्तो छ अब यहाँबाट लाँदा लाँदा बिमारी त्यहाँ त्यो ठाउँसम्म पुग्नु सक्ने हो कि होइन न बाटो राम्रो छ अब खै त्यही त अब के गर्नु पर्ने हो भाइ तपाईँले कहाँ लानु भनेर सोच्नुभएको छ हौ खै म त सिलगढी सिलगढी पनि त्यस्तो उयो लाग्दैन हौ भाइ अब अरूतिरै लैजाउँ भने बिमारी सक्दैन होला अब लास्टमा भए नभएको अप्सन त त्यही त भयो सिलगडी नै हो लाने त नजिक हजुर फिलहाल त्यहीँ राखेर फिलहाल त्यहीँ राखेर उपचार गर्दै गर्नुपऱ्यो

अरू त सबै ठिकै छ गाउँ बस्तीमा सबै ठिकै छ म पनि त्यही तपाईँकै बिमारी हालखबर के छ कता लाने हो सोधौँ भनेर फोन गरेको नि

अन्त भाइ कहिले जाने हौ ए ल ल भाइ मेरो पनि त्यस्तै त्यस्तै हुन्छ होला हौ ल त भाइ उतैतिर भेटौँ है ल हुन्छ भाइ